व्यापार गर्नलाई हामीलाई पहिलो त त्यस जग्गाको स्थानीय भाषासहित त्यस जग्गाको लेख्ने भाषालाई त्यहाँ त्यस जग्गामा प्रोयग हुने भाषालाई सिक्नुपर्छ यहाँ दार्जिलिङमा नेपाली भाषाको प्रयोग हुन्छ र यहाँको व्यापारीहरू यहाँका बाहिरबाट आएको व्यापारीहरू जस्तै बिहारमा मरवाडीहरू आएर यहाँका भाषा सिकेर यहाँ व्यापार गर्छन् उनीहरू व्यापार गरेर नै एकदम सफल व्यक्ति भइरहेका छन् यहाँ म पनि एउटा बिहारी नै हुँ तर म आफ्नो नेपाली भाषालाई यति प्रेम र यति मोहको साथ पढ्छु अनि लेख्छु कि मलाई यस यो भाषा यति नै सजिलो लाग्नु थालेको छ कि म यस भाषामा कविताहरू पनि लेख्न थालेको छु यस भाषाले मेरो मन छोएर मलाई प्रभावित गरेको छ यस भाषाको प्रयोग गरेर मैले धेरै कार्यहरू पनि गरेको छु लेख पढ मात्र होइन तर त्यसबाहेक अन्य कामहरू पनि गरेको छु जस्तै मेरो कविताहरूले केही केही पुरस्कारहरू पनि पाएको छ आफ्ना स्कुलबाट विद्यालयबाट त्यही विद्यालय जसमा म पढ्ने लेख्ने गर्छु यी सब कुराहरूले गर्दा त्यस जग्गाको व्यक्तिगत भाषा एकदमै राम्रो हुनुपर्छ व्यापारीहरूको लागि पनि उनीहरूले बोल्न लेख्न सकेन तापनि सकेन भने उनीहरूले त्यस एउटा सामानलाई बेच्नलाई धेरै कष्ट पनि उठाउनुपर्छ यहाँका भाषा एकदमै स्पष्ट बोलिने कारणले गर्दा कतिपय व्यापारीहरू सफल भएर गएका छन् उदाहरणमा म केही नाम केही दोकानहरूका नाम पनि दिन चाहन्छु मिठाई दोकान आप की पसन्द हेर्नु अनि अन्य यस्तो दोकानहरू पनि छन् जसले धेरै सफलता पाएको छ